र कुखुरालाई असर गर्ने भनेको अब हामीले माछा खान्छ माछा खाएर हामीले हड्डीहरू पुर्दैन अनि त हामीले हड्डीहरू जलाएन भने भन्यो चाहिँ त्यो हामीले कुखुरालाई मतलब त्यो माछाको काँडा हामीले जहाँ पायो त्यहीँ फ्याँक्छ अनि त त्यो माछाको काँडा हामीले जहाँ पायो त्यहीँ फ्याँकेर त्यो कुखुराले टिपेर खान्छ त्यो टिपेर खाएर चाहिँ कुखुराहरूलाई घाँटीमा अड्केर अथवा घाँटीभित्र पसेर या भुँडीमा आन्द्रामा आन्द्रामा चिप्केर होइन अनि त्यतिखेर चाहिँ कुखुराहरूलाई तिनीहरूले बिमारी पार्छ माछाको हड्डीहरू एकदम उनीहरूलाई लाइक जहर टाइपको हो होइन उनीहरूलाई पुरा हानी गराउँछ माछाको हड्डी अनि त कुखुराहरूले ऊ यो के भन्छ अरे प्याजहरू खानु हुँदैन प्याजहरू खायो भने पनि बिमारी हुन्छ कुखुराहरू अनि त त्यसको कुखुराको त्यो इजा इलाज भनेको चाहिँ त्यही हो हल्दी हल्दी हल्दी हल्दी नुन अनि त तेल हो